हेलो हेलो हजुर भन्नुहोस् हजुर बोल्दैछु भन्नुहोस्

हामी भिडियो बिहाको भन्नुभयो तपाईँको है हामी बिहाको भिडियो चाहिँ हामी सिक्स्टी थाउजन्ड लिन्छौँ कति दिनको हो तपाईँको फेरि तपाईँ त्यही हामी यसो गर्नुहोस् न थर्ट्टी थाउजन्ड गरेर दिनुहोस् न है हजुर कम्ती त हामी त एभरेज हामी त त्यतिमै त्यतिमै हामी गर्दैछौँ अहिलेसम्म त है अब हुन्छ अलिक तपाईँहरू हजुर तपाईँहरू भन्नुहुन्छ भने ठिकै छ हामी अलिक कम्ती पनि गर्नसक्छौँ भिडियोको भाउ भिडियो

हेलो अनि तपाईँ भिडियो मात्रै गर्नुहुन्छ कि स्टिल फोटोहरू पनि तपाईँहरूले हेर्नुहोस् न हामी स्टिल र भिडियो भने चाहिँ हामी एकदम थर्ट्टी थर्ट्टी चाहिँ हामी एकदमै लिन्छौँ है अन्त त्यही माथि अन्त तपाईँको डेकोरेसन अनि त्यो क्याटेरिङहरूको चाहिँ हामी एकदमै फाल्टै लिन्छौँ हामी क्याटरिङको मात्रै हामी ट्वेन्टी फाइभ लिन्छौँ अनि तपाईँहरूको कस्तो फ्यासिलिटी चाहनुहुन्छ त्यही अनुसार हुन्छ हामी तपाईँको डेकोरेसनको लागि हामी फिफ्टी थाउजन्ड हामी लिन्छौँ अनि हजुर किनभनेदेखि किनभनेदेखिलाई हामी सबै त्यो सामानहरू धेरै सामानहरू चाहिने हामीलाई जरुरत हुन्छ है त्यसले गर्दाखेरि हामी गर्दाखेरि अब क्याटारिङको लागि हामी हुन्छ हामी मिलाउने एकदम प्रयास गर्छौँ है तपाईँको हजुर हुन्छ हुन्छ तपाईँ कुन चाहिँ तारिख होला है ए हजुर हुन्छ हुन्छ हामी एकखेप तपाईँहरूलाई सिक्सटिनमा आएर हामी एकखेप फिल्ड भिजिट गर्ने छौँ है हुन्छ हुन्छ हुन्छ नमस्कार हुन्छ